खै धार्मिक बारेमा त मलाई त सबै त थाहा छैन एउटा नेपालमा चाहिँ थाहा छ मलाई राधिका भन्ने त्यही पनि अब देखेको त छुइनँ त्यही पनि कोही कोही बेला कसैको फोनमा घरको मान्छेहरूले हेरिरहेको त्यति बेला देखेको मात्रै नजिकमा देखेको अब छैन हामी के हो धार्मिक अब कस्तो कस्तो हुन्छ कोही सच्चाइ बताउने गर्ने हुन्छ कोही झुटो हुन्छ त्यो त हामी सबै जान्दैनौँ हामीले देखेको र चिनेको त्यो नेपालको राधिकालाई मात्रै देखेको छु जान्दछु त्यही पनि फोनतिर हेरेर मात्रै भेट घाट छैन देखेको नि छुइनँ